मैले स्क्रेचबाट बनाएको भनेको एउटा निम्की हो त्यो पनि आँटाको हो अनि हामी त अब सधैँ बेलुका रोटी खान्छौँ अनि अब लेडिसहरूलाई त बेलुका हुँदै गएपछि के बनाउँ के बनाउँ हुन्छ अनि यसो बसेको थिएँ अनि यसो सम्झेँ आज यो बनाउनु पऱ्यो यस्तो गर्नु पऱ्यो कस्तो हुँदो रहेछ भनेर चाहिँ बनाउनु थालेको थिएँ आँटा मुछेर राखे अनि सब्जीहरू काटे दुई तिनवटा अनि सब्जीहरू पहिला भुटे अलिकति अनि रोटी बेलेर साग पनि चाहिन्छ अलिकति साग पनि हाल्नु पऱ्यो भनेर साग पनि अलिकति हाले त्यो पालङ साग भन्ने साग पनि हालेँ अलिकति अन त्यहाँबड रोटी बेलेर बेलेर चारपाटे सानु सानु काटेर राखेँ एउडा थालमा अलिकति आँटा पनि चाहिन्छ तेल्लाई मोल्दै टासिनु डल्लो चैं हुनु हुँदैन फुर फुर हुनुपर्छ त्यसरि राखेर पानी बसाएर त्यो पानी हालेर उम्लिनु थालेपछि त्यो आँटाको त्यो काटेको हाले हालेर अनि भरे सब्जी हालेर पकाएँ पकाएँ अनि त्यहाँबाट फेरि निकालेर त्यसलाई फेरि झानेँ मज्जाले तेल अब लसुन टमाटरहरू हालेर प्याजहरू हालेर झानेँ मज्जाको ग्रेबी ग्रेबी पनि हुनुपर्छ त्यो चाहिँ अलिक ग्रेबी नै हुनुपर्छ लतत परेको नुनहरू मज्जाले उयो गरेर हालेर मसला ससला पनि हालेर गरे पछि मिठो भयो खाँदाखेरि अब खाँदाखेरि चाहिँ लु खाउँ भनेर सबैलाई घरको फेमेलीलाई बसाएर दिँदाखेरि त आज के बनाउनु भो हौ यस्तो नयाँ आइटम के बनाउनु भयो है मम्मी मिठो भयो त फेरि बनाउनुहोस ल भोलि पनि भने नानीहरूले सबैजनाले मनपराए त्यहाँबाट खान्छौँ हामी बेला बेला बनाएर